हामी खेतीवालाहरूलाई धेरै कठिन छ उब्जनीहरू उत्पादन गर्नको लागि हामीलाई कोही बेला समयले साथ दिँदैन कोही बेला बालीनालीमा किरा फटेङ्ग्राले पनि नोक्सानी गर्छ जङ्गली जनावरहरूले पनि हामीलाई नोक्सानी गर्छ तरै पनि अब हामीले हरेस खानु भएन हाम्रो आउने अरू स्रोतहरू हुँदैन अब त्यसमै हामी लागि पर्नुपर्छ हामी त्यसमै भर परेका हुन्छौँ अब हामीले राम्रोसँगले परिश्रम गरेर उब्जनीहरू राम्रोसँगले उत्पादन गऱ्यौँ भने हामीले बिक्री भाउ गर्दाखेरि विशेष गरी चाहिँ हामीले अब व्यापारीहरूलाई दिन्छौँ व्यापारीहरू कति यस्तो पनि छ कतिले राम्रैसँगले हाम्रो मोलहरू दिन्छ साग सब्जीको अथवा जुनै पनि थोकको राम्रैसँगले दिन्छ कतिले चाहिँ हामीलाई आधा अदियैँ गर्छ तरै पनि अब के गर्नु हामीले थुपारेर राखेर पनि फाइदा हुँदैन हामीले दिनै पर्छ यसैकारण हामीलाई धेरथोर हामीले जे गरेर भए पनि चलाउनै पर्छ हामीलाई धेरै कठिनाई चाहिँ कठिनाई छ विशेष गरी चाहिँ अब हामीलाई चाहिँ पहिला जस्तो अब त्यस्तो राम्रोसँगले चाहिँ उब्जनी हुँदैन जस्तै अब पहिलातिर एउटा गह्राबाट तपाईँको पाँच छ सयको उब्जनीहरू हुँदै थियो भने अहिले दुई तिन सयको हुनुलाई पनि मुस्किल पर्छ त्यो पनि हामीले एउटा भरेको पानी अथवा पाइपको पानी लगाएर हामीले त्यो साग पातलाई तयारी गर्नुपर्छ अब त्यति मात्र नभएर त्यो पानी जुटाउनुको लागि पनि यो ड्र तपाईँको सुक्खा समयमा त समर सिजनमा त धेरै कठिनाई पर्छ त्यति नै खेर अब धेरै प्रकारको फेरि जङ्गली जनावरहरू लाग्छ किराहरू लाग्छ धेरै नै नोक्सानी हामीले झेल्नु पर्छ अनि विशेष गरी हामीलाई बिक्री भाउ गर्दाखेरि चाहिँ हाम्रो साग सब्जी चाहिँ प्रायः हाम्रो मधेसहरूबाट आएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई यो पाहाडी भेकतिर पनि त्यस्तो राम्रोसँगले हामीले त्यसको भाउहरू चाहिँ प्राप्त गर्न सक्दैनौँ किनभने सरल सफा राम्रो खालको सरल दाममा राम्रो खालको हेर्दा राम्रो खालको अन्त मधेसबाट आइहाल्छ अनि त्यसै कारण यो पाहाडी भेकको प्युर अर्ग्यानिक सामानहरूमा चाहिँ हामीलाई धेरै जसो हामीलाई ठग्ने गर्छ हामीले भने जस्तो दामहरू चाहिँ लिन पाउदैनौँ हामीले कोसिस गरिरहेका छौँ अहिलेको अहिलेको समयहरूमा चाहिँ हाम्रो बजारमा चाहिँ अहिले प्युर अर्ग्यानिक सामानहरू अर्ग्यानिक सब्जीहरू चाहिँ अहिले बिक्री भाउ भइरहेको छ त्यसै कारण चाहिँ अब अहिले चाहिँ हामीलाई धेरै सुविधाहरू मिल्न गइरहेको छ